र है अब त्यो बाछा जन्मेको हिजो अस्ति हाम्रै घरमा बाच्छा जन्मेको थियो बाछा र पहिला चाहिँ हामीले मैले है मज्जाले बोराले सफाहरू गरेर सफा गरेर त्यहाँबाट अब त्यहाँ जाडोले उयो हुन्छ भनेर चाहिँ साइडमा अब छेउमा आगोहरू बालेर त्यसपछि दाना तताएर र तातो अब सोतर ओछ्याएर बाछालाई त्यहाँ राखेर पहिला दाना अब दाना माउलाई है माउलाई दिएर त्यहाँदेखि माउलाई त्यो बाछालाई पनि अब बाछाले त दाना खाँदैन अब सिधै पहिला माउले खाएर त्यहाँदेखि बाछालाई है अलग्गै दुध दिएर माउलाई है बाच्छालाई अब अलिकति हिँड्नु सिकाउनु हिड्नु हिड्नु दिएर त्यहाँबाट माउले हेर्छ माउले पनि स्याहार्छ र फर्स्ट चाहिँ हामीले बाच्छालाई साफ सुग्घर गरेर सोतरहरू ओछ्याएर तातो बनाएर राख्नुपर्छ र अब त्यसरी नै मेलै हेरेको थिएँ र बादमा चाहिँ त्यो सकेर चाहिँ माउलाई है माउले चाहिँ दुधहरू दिएर त्यसरी बाछा दुई दिन बादमा धेरै राम्रो तङ्रीहाल्छ